कति बोल्नुपर्ने हेलो दुर्गा मिस ए म म सुषमा मिस बोलेको कि अन्त हाम्रो नानीहरूलाई हजुर हाम्रो नानीहरूलाई एस्कर्सनको लागि लाने कुरा थियो नि त्यो अँ त्यसको लागि अलिक डिस्कसन गर्नु थियो के के लानुपर्ने होइन अब कति कुन कुन क्लासको नानीहरूलाई लानुपर्ने होइन अन्त खाजामा के लानुपर्ने कुन चाहिँ गाडी गर्नुपर्ने त्यसको लागि अलिक डिस्कसन गर्नु थियो कि मिस तपाईँ के भन्नुहुन्छ हजुर हजुर हजुर अन्त त होइन त्यहाँनिर अब ए हजुर त्यहाँनिर थुप्रै अब जङ्गली जनावरहरू पनि छ अरे होइन अलिक मसिनोलाई त लानु मिल्दैन होला भनेर नि मिस वान वानदेखि त साह्रै हुँदैन होला हौ मिस क्लास थ्रीदेखि उँभोकोलाई लैजाऊँ होइन

थ्री फोर थ्री फोर फाइभकोलाई चाहिँ लाँदा कस्तो हुन्छ होला मिस हजुर थ्रीदेखि हजुर हजुर

ए हजुर हजुर हजुर अब त्यसको लागि त त्यसो भने त स्टुडेन्टकोबाट पनि अलिअलि पैसा कन्ट्रिब्युसन गर्नुपर्छ होला है गाडीको पनि अब गाडीको पनि त अब स्टुडेन्ट त अलिक स्टुडेन्ट त अलिक धेरै छ हाम्रो होइन बस लैजाऊँ होइन मिस हजुर हजुर अब हजुर हजुर हजुर

हजुर हजुर अब ल अब हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर होइन मिस खानेकुरा चाहिँ यसो गर्नुपर्छ ल उतै होटलमै गरिदिनु पर्छ कि अन्त बनाएर लाँदा त बिग्रिन्छ होला कस्तो गरम छ यहाँ त होइन हजुर हजुर हजुर हुन्छ हुन्छ हजुर हुन्छ मिस त्यसो भए अब ल

राखेँ मिस